हजुर भन्नु होस् ए हजुर हजुर फोन लिनु हुन्छ तपाईँलाई हजुर हजुर हो त हो त विकास स्टोरबाट बोल्दैछु म कि फोन कतिको अन्डरमा लिनु छ दस दसदेखि मुनि है हुन्छ हुन्छ धेरै धेरै फोनहरू छ कि दसदेखि मुनि पनि हाम्रोमा म तपाईँलाई भन्छु नि के कसो छ हो अलिकति फोनको त्यो हजुर ब्याट्रीहरू कस्तो टिक्छ त्यहाँ भनिदिन्छु तपाईँ हेरेर अन्त के हरे मलाई भन्नु होस् न ल अहिले चाहिँ हाम्रोमा भएको चाहिँ अहिले फिलहाल नयाँमा एउटा यो रियल मी भन्ने एउटा कम्पनी छ कि त्यसको छ हो त्यो चाहिँ नौ हजार नौ सय उनानब्बे दस हजार भनौँ न यसमा चाहिँ तपाईँको पाँच हजार एमएएच छ ब्याट्री अब ब्याट्री पाँच हजार भनेको झण्डै दुई दिन जस्तो टिक्छ राम्ररी अन्त प्राइज चाहिँ दस हजारको अन्त अर्को छ तपाईँको अलिकति ठुलो स्क्रिन भएको रेडमीको रेडमी टुवेल्भ भन्ने अन्त त्यो चाहिँ ब्याट्री अलिकति कम्ती छ तर क्यामरा राम्रो छ यसमा चाहिँ ब्याट्री चार हजार एमएएच छ हजुर हजुर क्यामरा चाहिँ अलिक राम्रो छ तर ब्याट्री चाहिँ अलिकति कम्ती छ अघिको भन्दा अन्त सब भन्दा बेस्ट सेल हुने चाहिँ तपाईँको आठ हजारको छ कि एउटा त्यो चाहिँ सेमसङको छ सेमसङको ग्यालेक्सी एम थर्टिन भन्ने त्यो चाहिँ हाम्रो यो महिना यो महिना चाहिँ कति तिन चारवटा पिस जस्तो बिक्री भइसक्यो सब भन्दा राम्रो सेलिङ हुने त्यही छ त्यसमा चाहिँ तपाईँको ब्याट्री पनि राम्रो छ पछाडि तिनवटा क्यामरा अगाडिपट्टि दुइवटा क्यामरा अन्त स्क्रिन पनि मजाको ठुलो स्क्रिन छ चलाउनु अब स्मुथ हुन्छ नि मजाले चल्छ तपाईँले त्यस्तो यो तिन चारवटामा चाहिँ अब मलाई सोध्नु भयो भने चाहिँ म चाहिँ सेमसङ लिनु भन्छु तपाईँलाई किन कि अब सेमसङ भनेको अब सुनिरहेको कम्पनी हो अन्त अब त्यो सुनिरहेको कम्पनीमा चाहिँ अब यसो भरोसा पनि हुन्छ नि त चलाउँदाखेरि पनि हो बिग्रिने पनि त्यस्तो छिटो बिग्रिने हुँदैन अन्त फाइदा चाहिँ के छ भने तपाईँलाई अब इएमआइहरूमा तपाईँले निकाल्छु भन्यो भने हुन्छ इएमआइमा निकाल्दा हुन्छ तपाईँले तर अब दस हजारको त क्यास लिएर निकालेको फाइदा होला होइन इएमआई भन्दाखेरि हजुर अलिकति मिलाएर त्यस्तो गरेर तपाईँले लिँदा हुन्छ अन्त अर्को चाहिँ बेस्ट कुरा के भने यो फोन जुन छ नि तपाईँले त्यस्तो उयो युज गर्नु हुँदैन होला नि त गेमहरू त के खेल्नु हुन्थ्यो होला र होइन त्यो नर्मल युजलाई होला नि त फोनहरू गर्नु हजुर त्यसको लागि बेस्ट छ नि ब्याट्री त मेन हो त्यसको लागि त प्रोसेसर पनि राम्रो छ हो यसो फोटो भिडियोहरू अब राम्रो आइहाल्छ अन्त ब्याट्री पनि राम्रो टिकिहाल्छ त्यही त हो मेन त अन्त भइहाल्छ नि त्यति त्यति भयो भने त भइहाल्यो नि रेन्ज चाहिँ त्यही हो एउटा यो तपाईँको सेमसङको जो छ हाम्रोमा साढे आठ हजारको त्यहाँबाट अर्को छ नौ हजार नौ सयको अन्त एउटा छ तपाईँको नौ हजार पाँच सयको अन्त सब भन्दा बेस्ट चाहिँ साढे आठको छ अन्त तपाईँ एक काम गर्नु होस् न बरु हजुर हजुर हजुर क्यामरा एकदम राम्रो छ फोटो राम्रो आउँछ कि एकदम राम्रो फोटो आउँछ केही कम्प्लेन हुँदैन अन्त तपाईँ एक काम गर्नु होस् न के हरे भोलि कि त पर्सितिर आउनु होस् कि अन्त भोलि पर्सितिर आएर जहिले हुन्छ तपाईँ जहिले फ्री हुनु हुन्छ आएर अनि त्यहाँबाट चाहिँ हेर्नु होस् न तपाईँलाई हेरेर आफूले फोन हातमा हेरेर सजिलो हुन्छ नि अझ हुन्छ हुन्छ हुन्छ हुन्छ मलाई कल गर्नु होस् ल आउँदा हुन्छ हुन्छ